भाइ तपाईँ त एकदम राम्रो रहेछ पेसेन्जरहरूको पैसाहरू बेसी नउठाउनु हुँदो रहेछ मलाई त एकदम राम्रो लाग्यो भाइको बेहोराहरू राम्रो लाग्यो मजाले बोल्दो रहेछ नरिसाउँदो रहेछ तपाईँ त राम्रो लाग्यो भाइ तपाईँलाई त